मलाई व्यक्तिगत लक्ष्य चाहिँ मेरो आफ्नो केरियर हो है मैले मेरो आफ्नो केरियरलाई व्यक्तिगत लक्ष्य बनाउनुको लागि मैले धेरै कष्टहरू गरेँ आफ्नो लक्ष्यमा पुग्नुको लागि है मैले बिजनेस गर्दैछु आफू अघि अब आफू अलिकति उचित हुन्छु भनेर है नानीहरूको लागि पनि उयो गरेर राम्रो होस् भनेर लक्ष्य राम्रो पुऱ्याउनुको लागि पढाउनुपर्छ पालन पोषण गर्नुपर्छ नानीहरूलाई पनि लक्ष्य लक्ष्य राख्नुको लागि है आफ्नो लक्ष्यअनुसार आफू हिँड्नुपऱ्यो आफूले अब काम गर्नुपऱ्यो मेरो बिजनेस चाहिँ मेरो लक्ष्य हो म अब पहिल्यैदेखि नै बिजनेसमा मेरो रहर लाग्थ्यो मलाई बिजनेस गर्नु मैले सानोदेखि सुरू गरेको झन्डै तपाईँको अब एक बिस एक्काइस वर्षदेखि सुरु गरेको अहिले म तपाईँको पचासको छेउछाउ पुग्न आँटेँ अन्त मैले अहिलेसम्म पनि मेरो लक्ष्यलाई नै अघि राखेरै म काम गरिरहेको छु अब सबैभन्दा ठुलो लक्ष्य चाहिँ बालबच्चा हो बालबच्चालाई पालन पोषण गर्नु पढाइ पढाउनु है खाना टाइममा दिनु सबै कुरा नै हाम्रो सबैभन्दा ठुलो लक्ष्य हो यो लक्ष्य मुताबिक हामीले काम गर्नुपर्छ संसारमा जन्म लिएर आएपछि एउटा एउटा लक्ष्य राखेर काम गर्नुपर्छ उपेक्षा राखेर काम गर्नुपर्छ उपेक्षा राखेर काम गऱ्यो भने सबै सबैले आफ्नो आफ्नो लक्ष्यअनुसार हिँड्नुपऱ्यो अब अभिभावकहरूले पनि एउटा मार्गदर्शन उचित देखाउँछन् है त्यो उचित मार्गदर्शनको अनुसार हामीले त्यसलाई फलो गर्नुपऱ्यो यो मार्गदर्शनमा हिँड्नुपऱ्यो भनेर हामीले फलो गर्नुपर्छ अनि सबैभन्दा ठुलो चाहिँ मान्छेको लक्ष्य नै हो लक्ष्य मुताबिक हामी अघि बढ्नुपर्छ त्यही नै हो लक्ष्य